हेलो स्विगी म एक्सवाइजेड होस्टेलबाट बोलिरहेको छु मलाई मेरो अर्डर साढे नौ बेलुकीभित्र चाहिएको छ र म एक प्लेट मोमो एक प्लेट चाउमिन यी अर्डरमा ल्याइदिनुहोस् होला